हाम्रो यो दार्जिलिङ क्षेत्र एकदमै राम्रो र यसलाई हिल्ली एरिया भनिन्छ हिल्ली हिल्ली एरिया चाहिँ अब हाम्रो रानी भनिन्छ हिल्ली एरियालाई होइन त्यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ अब एकदम राम्रो राम्रो घरहरू छ काठको घरहरू छ त्यसले गर्दा अब यहाँ रेन्टमा बस्नुकोलागि नि निक्कै महँगो छ यहाँ खानापिनाहरू पनि राम्रो पाइन्छ नेपाली खानाहरू पाइन्छ त्यसले गर्दा अब एकदम प्रगति भएको जग्गा हो तर यति हो यहाँ चाहिँ अब एकदम नोकरीहरू पाउनु चाहिँ अतिकति साह्रो पर्छ यहाँको बासिन्दाहरूलाई होइन त्यसले गर्दाखेरि अब नोकरीको लागि चाहिँ बाहिरै जानुपर्छ यहाँ त्यति चाहिँ अलिक प्रब्लम छ यहाँनिर